मैले चाहिँ एउटा जुत्ता किनेको थिएँ र स्टोरमा यो एकदमै मनपरेको छ मलाई यो जुत्ताको चाहिँ एउटा के छ भनेदेखि लगाएर हिँड्दाखेरि एकदमै हलका है एउटा कुनै खुट्टालाई एउटा भार नदिने खालको छ र यो जुत्ता चाहिँ मलाई एकदमै मनपरेको हो